यो भर्खर एउटा हाम्रो रुममा घरमा बाछाको जन्म भएको छ अन्त यो बाछा अलिकति दुब्लो रहेछ अलिकति दुब्ले रहेछ जन्म लिएको उमेरमा अलिकति ओजन उसको कमी भएको रहेछ जुन चाहिँ नोर्मल ओजन हुनुपर्ने त्योभन्दा अन्डर कम्ती ऊ ओजनमा भएको रहेछ अब यसलाई जन्मेपछि त चिसो तातोको चिसो तातोको ख्याल राख्नुपर्छ राम्ररी दुध दिनुपर्छ बाछा माउको दुध खुवाउनुपर्छ अन्त त्यहाँदेखि यसलाई तातो जग्गामा न्यानो जग्गामा लगेर राख्नुपर्छ अन्त यसलाई अरू जनावरहरू बाहिरको जनावरहरूबाट जोगाएर राख्नुपर्छ नभए फेरि बाहिरको जनावरहरूले पनि यसलाई मार्नु कोसिस गर्छ अन्त यसलाई राख्नुपर्छ राम्ररी राख्नुपर्छ लुगाफाटाले रे कभर गरेर के अरे चिसो तातोको हेरचाह गरेर राख्नुपर्छ